मैले सुनेकोअनुसार चाहिँ अब हाम्रो पहिलानिर चाहिँ अब पुर्खाहरूले भन्दा चाहिँ पहिला पहिलाको गाउँ बस्तीतिर यस्तो कमानहरूतिर चाहिँ अब टोइलेटहरू हुन्थेन अरे होइन टोइलेटको व्यवस्थाहरू हुन्थेन अरे अन्त मान्छेहरूले अब बाइरै बाहिरै बाहिरै गर् अन्त उयो गर्थ्यो अरे अन्त चाहिँ एकदम त्यस्तो कठिन अब त्यो बाहिरै त्यस्तो गरेपछि चाहिँ अब टोइलेट पिसाबा गरेपछि चाहिँ विभिन्न रोगहरू चाहिँ फैलिने अब एकदम चान्स हुन्छ र अब अहिले अब अहिलेको जमानामा चाहिँ अब त्यस्तो हुँदैन सिस्टमेटिक टोइलेटहरू हुन्छ अहिले हाम्रो जमानामा चाहिँ होइन टोइलेट बाथरूमको एकदम राम्रो उयो हुन्छ उपयोग हुन्छ र अब त्यस्तो चाहिँ हुँदैन अब त्यही हो त्यो टोइलेट टोइलेट पिसाबाहरू चाहिँ अब बाहिर भयो भने चाहिँ त्यही हुन्छ विभिन्न रोगहरू लाग्ने हुन्छ डाइरिया भमिटिङहरू हुन्छ नानीहरू अब त्यहीँ खेलिरहेको हुन्छ उनीहरूले अब निक्कै अब किटाणुहरू बोकेर आएर एकदम बिमारी फैलाउने र आफै पनि अब बिमार हुने सम्भवना एकदम धेरै हुन्छ र एकदम त्यो नराम्रो हो अब र अहिले चाहिँ अब गाउँ घरमा चाहिँ अब त्यस्तो चाहिँ छैन अब निक्कै अलिक डेभलोप भएको छ पहिला हेरी चाहिँ अन्त चाहिँ गाउँको आफ्नो घर घरमा टोइलेट बाथरुमको चाहिँ बेवस्था चाहिँ हुन्छ